मलाई संसारमा कुनै ठाउँमा घुम्न यात्रा गर्नु पाउनु भन्यो भने म चाहिँ एकदम दुबई जान चाहान्छु जहाँ चाहिँ एकदमा राम्रो जग्गा छ जहाँ मैले आफ्नो फ्यामिलीलाई टाइम स्पेन्ट गरेर त्यो ठाउँमा समय बिताउन सक्छु समय बिताउँदा म कहाँ कहाँ जानु पर्ने के गर्नु पर्ने के खानु पर्ने कता घुम्नु पर्ने कुन चाहिँ जग्गामा घुम्नु पर्ने कहाँ बस्नु पर्ने कुन ठाउँमा खाना मिठो पाउँछ कुन जग्गामा बस्नु पर्ने के गर्नु पर्ने कसो गर्नु पर्ने त्यो सबै लिएर चाहिँ म चाहिँ दुबई जान चाहान्छु दुबाईमा के छ भन्दाखेरि दुबईमा चाहिँ जग्गाहरू पनि राम्रो छ खान पिनको व्यवस्था पनि राम्रो छ म चाहिँ सजेसन् गर्न चाहान्छु कि प्राय जस्तो मान्छेहरूलाई अब अरू मान्छेहरू त सिङ्गापुर कहाँ थाइल्यान्ड घुम्न जान्छ नि म त दुबई जान्छु दुबई चाहिँ एकदम दाम्मी कन्ट्री हो नि त हौ अबुई त्यो संसारको सबैभन्दा राम्रो जग्गा हुनु सक्ला सायद मुस्लिम कन्ट्री भए पनि त अब बेस्ट छ नि त हौ सबभन्दा महँगो बेसी अब त्यो ठाउँमा घुमेर कति मज्जाले आनन्द प्राप्त गर्छु म हे भगवान प्रभु भनेर चाहिँ भन्न त सक्दिनँ तर पनि आफ्नो फ्यामिलीलाई आफ्नो परिवारलाई घुमाउन चाहिँ म चाहिँ दुबई लिएर जान्छु दुबईमा धेरै मज्जा आउँछ खानपिनको व्यवस्था पनि राम्रो छ कहाँ बस्ने कता बस्ने मेरो परिवार पनि खुसी हुन्छ जुन जग्गामा जान पाइनँ आज मेरो बुवाले हामीलाई घुमाउनु लग्यो मेरो हजबेन्डले मलाई घुमाउनु लग्यो त्यसमा फ्यामिली पनि खुसी हुन्छ त्यसमै म टाइम स्पेन्ट गर्न सक्छु